मलाई चाहिँ अरूको घरको फुलहरू देख्दा पनि मनपर्छ तर गार्डनिङ चाहिँ मैले सानैदेखि गरेको मलाई एकदम फुल फुलाउनु घरमा पुरा फुलहरू रोप्नु प्लान्टहरू रोप्नु चाहिँ मलाई सानैदेखि मन परेको कुराहरू हो यो मैले एकदमै सानैदेखि फुलहरू रोप्थेँ अहिले पनि मेरो घरमा म प्लान्ट पनि रोप्छु फुल पनि रोप्छु तर अरूको देखेर पनि गर्नु मन लाग्छ अरूको घरमा फुल फुलेको छ भने त्यो फुल देख्दा पनि मेरो घरमा पनि यस्तै फुल फुलाउँ भन्ने हाम्रोमा इच्छा चाहिँ जाग्छ तर अरूलाई देखेर होइन अरूकोमा देखेर गर्ने चाहिँ गएर देख्दाखेरि मनपर्छ तर उसकोमा यसरी फुल्यो यस्तो भयो भनेर त्यो मन पराउ मन चाहिँ पर् पर्छ हामीलाई तर आफै प्रेकटिकल चाहिँ म आफै नै यो गार्डनिङहरू गर्ने सोख चाहिँ मेरो सानैदेखिको हो त्यसैले म सिजन फुलहरू पुरा लगाउँछु है यसो यस्तो सागसब्जीहरू पनि म रोप्छु माथि छतमा है मजाले रोप्छु पनि अब ठुलो बारी नभए पनि कतिवटा कुरोहरू म के अरे गर्छु प्लान्ट पनि रोप्छु फुल पनि रोप्छु अनि सागसब्जीहरू धनियाँ प्याज इत्यादि कुरोहरूलाई पनि म अर्ग्यानिक बनाउनु चाह अर्ग्यानिक खानु चाहन्छु र नै मैले लगाउँछु लगाएको पनि मजाले लहलह आउँछ कसैको ठाउँमा फुलहरू देख्यो भने त्यो फुल पनि मागेर ल्याएर पनि म रोप्छु किनभने मलाई त्यो पुरा इच्छा लाग्छ कसैको घरमा फुले आफ्नोमा छैन भने मागेर ल्याएर पनि म रोप्छु है यस्तो कुराहरू चाहिँ मेरो सानैदेखिको मेरो हबी जस्तै हो यो फुल रोप्ने अहिले पनि मैले मेरो गार्डनमा प्लान्टहरू पनि रोपेको छु सयपत्री फुल पनि रोपेको छु यो गोदावरी फुलहरू पनि रोपेको छु यो चाहिँ मेरो आफ्नै इच्छाले चाहिँ म गार्डनिङहरू गर्छु धन्यवाद